ए हेलो हेलो यो मासु दोकान हो दिदी ए होम डेलिभरी पनि हुन्छ दी ए म यहाँ तल डालीको त्यहाँबाट क्या हौ मलाई एक केजी मासु दिनुहोस् हो छात्तीको आलिक राम्रो अन्तखेरि उयो पनि चिकन विङ्ग्सहरू पनि हुन्छ ए हजुर चिकन विङ्ग्स गरिदिनुहोस् न दुई केजीजस्तो हो हजुर अन्त अलिक फ्रेसै होला नि ए हजुर हजुर हजुर पिस चाहिँ अलिक ठिक ठिकैको गरिदिनुहोस् ल मासुको चाहिँ हजुर हुन्छ ए हजुर यहाँ कति बजी चाहिँ आइपुग्छ होला है

दुई तिन बजीभित्रमा हुन्छ होला हजुर ए अहिले तपाईँको एकहरू बज्नु आँट्यो

ए हजुर हजुर एड्रेस मेरो एड्रेस त्यो डाली स्ट्यान्डकै त्यहाँ उतापट्टि पर

हजुर मलाई यही नम्बरमा फोन गर्नुहोस् न तपाईँले पठाइदिनु भए दिनुहुन्छ नि जब त्यति बेला चाहिँ ल ए ए हुन्छ ए हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ हुन्छ थ्याङ्क यू हजुर अरू त मलाई त्यति नै चाहिएको छ अहिले त त्यति चिकन विङ्ग्स र यो मासु चाहिँ एक केजी गरिदिनुहोस् न ल हुन्छ हुन्छ राखेँ है त थ्याङ्क यू हुन्छ